हाम्रो नेपाली भाषाको विकास चाहिँ यसरी भयो जस्तै अरू भाषाको मानिसहरूले पनि हाम्रो भाषालाई सिक्नुलाई जानेर भए पनि या नजानेर भए पनि उनीहरूले हाम्रो भाषा बोल्नुभयो त्यसरी नै हामीले पनि उनीहरूको भाषा बोल्ने प्रयास गर्यौँ जस्तै हिन्दी भयो बिहारी लेङ्गवेज भयो बङ्गाली भयो हामीले पनि बोल्ने कोसिस गर्यौँ त्यसरी नै भाषाको एकदुस्रालाई हेरेर विकास भयो हामी बोल्दाखेरि जसरी हामी नेपाली भाषा बोल्छौँ त्यति बेला उनीहरूको भाषा पनि बिचमा हामीले युज गर्दैछौँ अहिले नानीहरूले पनि बाहिर पढेर आएर आफ्नो नेपाली भाषामा बङ्गाली भाषा पनि युज गर्छन् इङ्गलिस भाषाहरू पनि युज गर्नुहुन्छ पहिलाका बुढापाका बाजे बोजूहरूले भाषा राम्रो शुद्ध नेपाली बोल्नुहुन्थ्यो तर अहिले भने हामी त्यस्तो शुद्ध नेपाली बोल्नुसकेको छैनौँ यसरी एकदुस्रासँग बोलेर हामीले आफ्नो भाषालाई विकास गराउने कोसिस गर्नुपर्छ